ओ गङ्गा अहिले मालबजारसम्म जानु भाडा कति लिँदैछ हौ गाडीले पहिला त सात सय रुपे लिँदै थियो मलाई त अहिले ढुक्कै नानीले नै लानु ल्याउनु गर्दैछ र भाडै थाहा छैन ड्राइभरहरूलाई सोद्धा कसैले हजार भन्छ कसैले बाह्र सय भन्छ कति दिँदाखेरि चाहिँ ठिक होला आज मलाई गाडी चाहिएको छ मालबजार जानुको लागि भाडै मलाई थाहा भएन